हेलो ए हजुर हजुर ए ए नमस्ते अङ्कल हजुर के भन्नु हुँदै थियो तपाईँले

हजुर होइन अहिले त तपाईँको अब डिजाइनहरू त अब थुप्रो छ कि हो

यो अब बम्बई डायिङहरूको छ तपाईँको अहिले नयाँ लेटेस्ट लेटेस्ट छ हो अब फेरि मैले यहाँ तपाईँलाई फोनमा भनेर फेरि तपाईँलाई बुझ्नु अलिकति गाह्रो पर्छ होला हो कसको लागि तपाईँकै लागि तपाईँको लागि ए हजुर होइन यस्तो छ नि तपाईँको अहिले छोराको लागि त त्यो चुज प्यान्ट चलिहाल्छ कि केटाहरूलाई त अब तपाईँहरूको लागि चाहिँ अब उहिलेको क्या त्यो बेगी प्यान्ट हुन्छ नि तपाईँको प्रदीप कुमार अशोक कुमारहरूले लगाउने के हो त्यो ठुल्ठुलो प्यान्ट त्यो त्यो त मन पराउनु हुन्छ अङ्कलले होइन हजुर होइन हौ अङ्कल अब तपाईँको उमेरको हिसाबले मेरो एउटा सजेसन मान्नु होस् कि मेरो उमेरको हिसाबले तपाईँलाई अलिकति त्यो बेगीले नै राम्रो देख्छ जस्तो लाग्यो तपाईँको किनौँ त्यो भुँडी अलिक ठूलो ठूलो छ हो त्यो बेगी लगाएर तपाईँले उयो गर्नु भयो भने सायद त्यो चाहिँ तपाईँलाई सुहाउनु सक्छ हजुर होइन यसो गर्नु होस् न अङ्कल मेरो दोकानमा निस्कनु होस् कि हो एक खेप म तपाईँलाई त्यो एउटा मेगेजिन छ बम्बई डायिङको त्यो पनि हेर्नु होस् स्टाइल है तपाईँलाई अब कस्तो मन पर्छ हो तपाईँले मलाई राम्रोसँगले उयो गर्नु होस् न ल अङ्कल अब तपाईँले कस्तो टेरिकटन ल लगाउनु हुन्छ कि पोलिस्टरको लगाउनु हुन्छ कि पहिला त पोलिस्टर खुब लगाएर हिँड्नु हुन्थ्यो मलाई थाहा छ नि अङ्कल हुन्छ अङ्कल अहिले अङ्कल मेरो अलिक नानी रुँदै छ कि म आइहालेँ अङ्कल